अनि मेरो त्यो डेटको विषयमा भन्नु पर्दाखेरि ए एट्टिन अगस्ट नाइन्टिन सिक्स्टी एटमा चाहिँ मेरो जन्म भएको हो अनि अर्को डेट भन्नु पर्दा टेन अक्टोबर नाइन्टिन सेभेन्टीमा चाहिँ मैले प्रभुलाई ग्रहण गरेको अनि तेस्रो भन्नु पर्दाखेरि नाइन्टिन एट्टी थ्रीमा दस तारिक फरवरी मेरो विवाह भएको अनि छ जनवरी नाइन्टिन एट्टी फाइभमा मेरो नानीहरू भएको नानी ए ए एउटा छोरा भएको हो अनि नाइन्टिन नाइन्टिन सिक्सटी नाइन्टिन नाइन्टी सेभेनमा चाहिँ मेरो अर्को छोरी भएको हो अनि एउटा डेट जुन चाहिँ म एकदमै याद गर्छु त्यो डेट चाहिँ हो फिफ्त सेप्टेम्बर जो चाहिँ अहिले मेरो स्वास्नीलाई मैले भेटेको पहिलो भेट उसँग भएको दिन हो